हाम्रो गाउँमा व्यावसायिकको निम्ति सागसब्जी उत्पादन गर्दछ त्यस्तै प्रकारले लोकल रक्सीहरू पनि बनाएर यसरी बेच्ने गर्दछ अनि रुखहरू काटेर दाउराहरू दाउरा बेच्ने गर्दछ र सब्जीहरू एकदमै मात्रामा राम्रो मात्रामा यसरी फलाएर किनबेच गर्ने गर्दछ र पशुप्राणीद्वारा यसरी यी यता दुधहरूको व्यावसायिक यस्तो बिजनेसहरू गर्दछ र यसरी नै जीवन चलाउने गर्दछ र थुप्रै बिजनेसहरू यस्तो जस्तै पशुपालनहरू गरेर अनि यसरी नर्सरीहरूमा फुलहरू लगाएर यसरी जग्गा जग्गा बेचेर त्यसरी नै आजसम्म चलाइरहेको छ